गाडीको स्थिति यस्तो प्रकार छ म गाडीमा चडिरहेको छु गाडीमा प्रबलम आइरहेको छ हगि र गाडी एजेन्सीहरूलाई यो कम्प्लेन गर्दैछु गाडी गाडीमा हरन छैन गाडीमा बस्दा सिट च्यातिएको सिटमा बस्नुपर्ने अथवा हिँड्दा हिँड्दै गाडी पङचर हुने यस्ता यस्ता गाडीमा कस कसरी हिँड्नु पर्ने एउटा हामी अन्योलमा परेका छौँ ठिकै छ